मैले मालबजारको घडी पसलबाट एउटा घडी लिएको थिएँ त्यो चाहिँ एकदम राम्रो लाग्यो घडीको डिजाइन पनि राम्रो थियो भएन कलर पनि मलाई मनपर्ने थियो वाटरप्रुफ पनि रहेछ यो चाहिँ मैले घडी किन्दाको सकारात्मक अनुभव थियो